मलाई चाहिँ करियरको अहिले फिलहालमा चाहिँ है खाँचो छैन र म चाहिँ एउटा सिनकोना प्लान्टेसनमा चाहिँ एउटा गार्डको ड्युटी गर्छु गभर्मेन्ट जबै गर्छु फिलहाल होइन र पार्ट टाइम चाहिँ म धेरै इच्छा छ है अहिले फिलहालमा मैले गरी सुरु पनि गरेको छु है अन्त प्लान्ट नर्सरीहरू भयो फ्लवरिङहरू भयो होइन अलैँचीको भयो र अनि तपाईँको एग्रिकल्चरहरू भयो सब्जी खेती भयो होइन अनि तपाईँको बाख्रा पालनहरू भयो ठुल्ठुलो तपाईँको उन्नत जातको नसलको बाख्राहरू पाल्ने एकदमै सोख छ मलाई करियरको खोजीमा चाहिँ मलाई तपाईँको करियर त अलरेडी छँदैछ जब त छँदैछ प्लान्टेसनमा एउटा इम्प्लोइ मे इम्प्लोइ हो म अनि तर मलाई पार्ट टाइम चाहिँ एउटा नर्सरी अर्किडहरू लगाएर फुलहरू सप्लाई गर्ने होइन एउटा सो पनि हुन्छ आफ्नो घरको लागि एउटा सो राख्दा राख्दै सेलिङ सेलिङमा पनि मेरो आहिले हुँदैछ आलिकति प्लान्टहरूमा होइन र एउटा बाख्राको बाख्राको पनि राम्रो राम्रो उन्नत जातको बाख्राहरू एउटा छ मेरोमा फिलहालमा मैले अहिले लाउने लाउने कोसिस गर्दै छु होइन अनि एउटा मजा मजाको बाख्राको ब्रिडहरू भयो अब धेरै ब्रिड हुन्छ बाख्रामा पनि लोकल बाख्राहरू पालेर त आहिलेको यो ऊ यसमा त फाइदा हुँदैन होइन उन्नत जातको बाख्राहरू पालेर अलिक धेरै ब्रिडिङ गर्ने होइन अन्त बाख्रा पालन गर्ने एउटा इच्छा छ र गरि पनि रहेको छु अनि सब्जी खेतीहरू भयो अनि अहिले नर्सरी गर्दैछु फिलहालमा चाहिँ मैले एउटा जबको छुट्टी भएपछि चाहिँ पार्ट टाइम चाहिँ नर्सरी बाख्रा पालन है अलैँचीहरू भयो अनि सब्जी खेती तरकारी खेती यो कुरोहरू चाहिँ फिलहालमा चाहिँ मैले अहिले गरिरहेको छु होइन मैले मात्रै होइन हाम्रो सम्पूर्ण फेमिलीले मलाई सहायता गर्छ र यो कुरो चाहिँ मैले बढाइरहेको छु र भविष्यमा पनि यही कुरो गर्नेछु सायद अनि इच्छा पनि लाग्छ जोस पनि लाग्छ घर वरिपरि होइन आफूले रोपेको फुलहरू देख्दा निराश भएको बेलामा आउँदाखेरि होइन आफूले रोपेको चिजहरूलाई फुलेको देख्दाखेरि धेरै मन हर्षित भएर आउँदो रहेछ मन कोही बेला यस्तो हुन्छ मुड अफ भइरहेको हुन्छ टेन्सन भइरहेको हुन्छ त्यति बेला पनि आफूले गरेको उन्नतिहरू देख्दाखेरि चाहिँ बारीतिर डुल्दाखेरि यसो घुम्दाखेरि आफूले रोपेको सब्जीहरू छरेको हानेको बिउहरू मरेर फेरि पनि उम्रिएर त्यसले लामो लामो भएर त्यसको पत्ताहरू बढेर आफूले बिक्री सेलिङमा लानु पाउँदा आफूले घरमा त्यसलाई तरकारी बनाएर खान पाउँदाखेरि घर वरिपरि घर छेउ छर छिमेकीले कोही बेला साथीभाइ आएर एक दुई छाक माग्दाखेरि आफूले दिनु सक्दाखेरि होइन धेरै खुसी लाग्छ पार्ट टाइम चाहिँ म त्यही काम गरेरहेको छु फुलहरू भयो फुलहरू आफूले नभएको फुल कोही जग्गाबाट ल्याएर त्यसलाई आफूले बढाएर आफूले फिँजाएर त्यसलाई फेरि आफूले आफ्नो घरमा नर्सरीमा फुलाउँदाखेरि त्यो फुलले फुलिदिँदाखेरि अर्किडहरूले फुलिदिँदाखेरि आफ्नो मनै धेरै एक प्रकारको हर्षित भएर आउँदो रहेछ होइन आफूले आफूलाई गर्व लाग्दो रहेछ होइन अनि यसकारण अहिले मैले चाहिँ फिलहाल पार्ट टाइम चाहिँ जबको छुट्टी भएपछि पार्ट टाइममा चाहिँ त्यो बाख्रा पालन गरिरहेको छु है र नर्सरी गरिरहेको छु अनि सब्जी खेतीहरू भयो गरिरहेको छु है अलैँचीहरू यस्तो धेरै कुराहरू नै म गर्छु र भविष्य पनि भविष्यमा पनि यो कुराहरू गरि नै रहन्छु किनभने यो कुरो गर्दाखेरि एकपल्ट एक त के हुन्छ मान्छेको धेरै एकसर्साइज व्यायाम पनि हुँदो रहेछ स्वास्थय शरीर पनि स्वास्थ्य होइन आफ्नो भोजनहरू पनि खानाहरू पनि ठिक समयमा पचिदिने अन्त शरीर पनि स्वास्थ्य अनि यही कुरो गरिरहेको छु चाहिँ अहिले है